हेलो ए नमस्ते म के भन्छ दार्जिलिङ दार्जिलिङ डिजिटल च्यानलबाट बोलेको है मलाई एक दुईवटा ए तपाईँ यहाँ दार्जिलिङबासी नै हो भनेर मलाई मैले थाहा पाएँ अन्त तपाईँकै कन्ट्याक्ट नम्बर पनि पाएँ मैले फर्स्टमा है अन्त म तपाईँलाई एक दुईवटा यहाँको लाइक कल्चरको बारेमा यहाँको रिलिजियसहरूको बारेमा म तपाईँलाई एक दुईवटा कोइसन सोध्नु चाहन्छु इफ यू डोन्ट माइन्ड है हुन्छ मैले तपाईँलाई तपाईँ तपाईँकोमा अहिले टाइम छ भने चाहिँ ए दार्जिलिङमा यहाँनिर लाइक कतिवटा लाइक कस्तो खालको धर्महरू यहाँनिर छ है यहाँ कस्तो खालको चाडबाडहरू चाहिँ यहाँ मनाउँछ यहाँको मान्छेहरूले यहाँको मान्छेको रहनसहनहरू कस्तो छ त्यो चाडबाडप्रति उनीहरूको लाइक थट्सहरू कस्तो खालको छ होला है हजुर हजुर हजुर ए हजुर हजुर भनेपछि दार्जिलिङमा एउटा सबै लाइक मल्टी कम्युनिकेसन मल्टी रिलिजियन छ भनेपछि है यहाँ एकदमै हजुर ए हजुर हजुर हुन्छ थ्याङ्कयू सो मच तपाईँको टाइमको लागि है धेरै धेरै धन्यवाद तपाईँलाई थ्याङ्कयू